हाम्रो यो पेसोक एरियामा चाहिँ तपाईँले के के चराहरू चाहिँ देख्नुहुन्छ भन्दाखेरि चाहिँ एउटा भँगेरा भयो भत्रासे भयो त्यहाँदेखि जुरेली भयो त्यहाँदेखि लाटकोसेरा भयो त्यहाँदेखि सुगा भयो त्यहाँदेखि तपाईँको पिककहरू पनि मजुरहरू पनि देखिन्छ अनि यो मलाई मनपर्ने चरा चाहिँ कुन चाहिँ हो भन्दाखेरि चाहिँ मलाई सुगा पनि मनपर्छ अनि मलाई यो मजुर पनि मनपर्छ मजुरहरू हाम्रोमा धेरै छ हाम्रो जग्गातिर त्यहाँदेखि त्यहाँ चाहिँ अब उनीहरू नाचिरहेको हुन्छ नाचेकोहरू देख्दाखेरि चाहिँ एकदम मनपर्छ अब नभए नाचेकोहरू त एकदम अब देखी देखिन्दैन कतिजनाले अब मैले चाहिँ देखेको छु मैले एक्सिरियन्स गरेको छु एकदमै राम्रो लाग्छ देख्दाखेरि सुगा पनि किन मनपर्छ भन्दाखेरि त्यसको अब त्यो त्यो त्यो चाहिँ एट्र्याक गर्छ के जसलाई पनि देख्दाखेरि अब त्यो चिज त्यो सुगा भन्ने चाहिँ उसको कलर कलरहरू एकदमै राम्रो हुन्छ